दाजु तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँले यस्तो रातीउँधो पनि मलाई राम्रोसँगले सेफली घर ल्याइदिनु भयो चित्रेमा म कस्तो बिजोग परिरहेको थियो हेर्नुहोस् न बल्लबल्ल तपाईँको गाडी आएर म त्यहाँबाट तपाईँले मलाई रातीउँधो भए पनि सेफली घर ल्याइदिनु भयो धेरै धेरै धन्यवाद दाजु अर्को पालि पनि म तपाईँलाई कतै गयो भने म तपाईँलाई नै भन्छु नि ल तपाईँको फोन नम्बरहरू सेभ गरिराखेको छु धन्यवाद दाजु